हेलो हेलो स्पोर्टसको यो पालि फिफ्टिन अगस्तमा फुट बल छ गर्ल्स फुट बल छ अन्त बोइज फुट बल छ अन्त सिनियर डिभिजनको फुट बल हुन्छ सिनियर डिभिजनको फुट बल एउटा हुन्छ त्यहाँदेखि सी डिभिजनको हुन्छ त्यहाँदेखि मिनी डिभिजनको हुन्छ मिनी डिभिजनमा गर्ल्स एन बोइज त्यहाँदेखि त्यो सी डिभिजनमा बोइज एन गर्ल्स हुन्छ त्यहाँदेखि बी डिभिजनमा बोइज एन गर्ल्स हुन्छ सी डिभिजन इन्डिभिज्वल त हुँदैन टिमलाई हुन्छ त्यो पनि अहिले क्याल्कुलेट भएको छैन त्यो त्यो फाइनल डेमा हुन सक्छ हुन्छ होइन त अन्त अहिले त फुट बल भन्ने कुरो त एक्लै खेलिँदैन पनि अन्त अर्को टिम चाहिन्छ अन्त टिम त अहिले सेलेक्ट भएर खेलिँदैछ पनि कतिजना त क्वालिफाई पनि भइसक्यो क्वालिफाई भइसकेको छ होइन त्यस्तो हुँदैन फुट बल भन्ने कुरो एकजना इन्डिभिज्वली खेल्ने कुरो होइन अनि टिम चाहिन्छ अन्त आज चार तारिक पुगिसक्यो स्पेयर पनि बस्नु पर्यो नि त अन्त स्पेयर बसेर नै त हुँदै जान्छ सुनिल छेत्री भाइचुङ भुटिया पहिला स्पेन्डै ए स्पेयर बसेको हो त्यही त भनेको टिमले खेलिने खेला हो यो फेरि यो इन्डिभिज्वलले हुँदैन नेक्स्ट इयर अब नेक्स्ट इयर